दाजु तपाईँ कहाँ आइपुग्नु भयो अरे म यहाँ कलेजको गेटको बाहिर तपाईँलाई पर्खिरहेको छु त तपाईँ यहाँ तपाईँ त क्या यहाँ एउटा गाडी पनि देखेको छुइनँ कालिम्पोङ गभर्मेन्ट कलेज त चिन्नुहुन्छ पिटिटिआई अँ म त्यसको गेटको ठिकै बाहिर उभिरहेको छु तपाईँ यहीँनिरै आइदिनु होस् न ल म यहाँ तपाईँलाई पर्खिरहेको छु हजुर म अन्त म ड्रेसमै कलेजको ड्रेसमै छु मलाई चिनिहाल्नु हुन्छ होला तपाईँले